अरे भतिजो कस्तो छौ अरे के गर्दै अनि कस्तो चल्दैछ अहिले पढाइहरू ए मजा आउँदैछ होला नि नयाँ स्कुलमा राम्रो पढ्नु है ए अब तिमीसँग बोलेको धेरै दिन भएको थियो अन्त म काममा बिजी भएकोले गर्दा कलमा बोल्नु पाएको थिइनँ सोध्नु पाएको थिइनँ तिमी कस्तो छौ कस्तो पढ्दै छौ भनेर आज छुट्टी छ कि अनि त्यही भएर चाहिँ म कल गरिरहेको तिमीलाई कस्तो छौ के हुँदै छ भनेर ए कहाँ बिर्सन्छौ सबैजना ठिकै छ नि तिमी कस्तो छौ अनि नयाँ साथीहरू अनि खाएँ नि तिमीले खायौ ए नयाँ नयाँ साथीहरू त बनायौ होला नि खालि त्यहाँ केटी पछि पर्नु होइन नि पढ्नुमा पनि ध्यान दिनु ए त्यसो भए चाहिँ ठिक छ राम्ररी पढ्

अरे सही हो सही हो आइ साला भने पछि मजा छ पढ्नुमा आइ साला पढाइ दिँदैछ ट्युसन पनि

अनि पेयिङगेस्टको आन्टी कस्तो छ ए ए मलाई लाग्यो पेइिङगेस्टमा बस्दै छ जस्तो लाग्यो नि त कि ए ठिकै छ त अनि दसैँ आउनु आँटिसक्यो आउने कि न आउने अनि कहिले आउने त दसैँ आउनु आँटिसक्यो अहिले छ हप्ता त होइन कि डेढ महिना जस्तो छ हो ए ल ल छिटो आऊ है मजा गर्नु पर्छ अनि अब तिमीलाई रक्सी त के खुवाउनु अलिक अरू चाहिँ खुवाउँला अरे तिमीलाई साढे आठ लाखको रक्सी खुवाउनु ल ल अनि त्यो भइहाल्छ नि छोड न टिका लगाउन आऊ ल मजा गर्नु पर्छ फ्यामिलीहरू सबैजना आउँछ

ए ल्याई राख न अन्त के हुन्छ ल ल ल्याउन सबैलाई ल्याऊ अनि अरू भन

ए ए अनि तिमी आऊ न तिमीलाई भेटेको निकै भएको छ कि आएर भेटौँ न है ल ल म अब उता जानु पर्ने भयो कि दोकान सामान लिनु बजार अनि म अब जान्छु कि भरे बोलौँ न है ल ए ल ल भाइ बाइ बाइ टेक केयर